भारतको लोकप्रिय गुरुदेव चाहिँ हो राम बाबा होइन म चाहिँ उसलाई रामरी चिन्छु र उसले चाहिँ अब योगाहरू गराउनुहुन्छ होइन अनि त्यहाँदेखि दबाईहरू पनि धेरै राम्रो आयुर्वेदिकहरू बनाउनुहुन्छ धेरै राम्रो हुनुहुन्छ ऊ गुरुदेव चाहिँ होइन योगाहरू पनि धेरै राम्रो राम्रो गराउनुहुन्छ उसले मेडिटेसनहरू पनि गराउनुहुन्छ होइन अन्त सबै आअब राम्रो गराउनुहुन्छ म चाहिँ उसलाई धेरै मान्छु हो ऊ चाहिँ धेरै राम्रो गुरुदेव हो हो र त्यहाँदेखि आउँछ हाम्रो श्री श्री रविशङ्करजी ऊ पनि धेरै राम्रो हुनुहुन्छ उसले पनि योगाहरू गराउनुहुन्छ अन्त आयुर्वेदिक दबाईहरू पनि बनाउनुहुन्छ धेरै राम्रो बनाउनुहुन्छ हो साबुनदेखि लिएर तुथपेस्टदेखि लिएर हरेक चिजहरू बनाउनुहुन्छ ग्यासको दबाई टाउको दुखेको दबाईहरू होइन बिमारीको ताकत नहुने दबाई एनर्जीहरू अन्त जुसहरू बिस्किट्सहरू पनि धेरै अब राम्रो राम्रो धेरै चिजहरू बनाउनुहुन्छ हो म चाहिँ उनीहरूलाई धेरै नै मान्छु रामदेव बाबा र श्री श्री रविशङ्करजी श्री श्री रविशङ्करजी चाहिँ मैले सानैदेखि मानेको गुरुजी हो तिन बर्ष चार बर्षदेखिन्को उसकोबाट हामीले योगाहरू गर्थ्यो उसकोबाट हामीले गानाहरू भजनहरू गीत गाउँछु हो अन्त अब धेरै कुछहरू गर्छ हामीले धेरै मान्छु उसको बर्थडे चाहिँ हो श्री श्री रविशङ्कर जीको तेह्र मई होइन अन्त ऊ चाहिँ अहिले आई थिङ्क सिक्सटी सेभेन्टी इयर्स भयो होला अन्त धेरै अस्ति भर्खर उसको बर्थडे पनि थियो हो अन्त धेरैभन्दा धेरै मान्छु ऊ चाहिँ मलाई चाहिँ धेरै राम्रो लाग्छ हो अनि त्यहाँदेखि रामदेव बाबा पनि धेरै राम्रो हुनुहुन्छ होइन अब एडभर्टाइज चाहिँ अब टिभीतिर धेरै चाहिँ रामदेव बाबाको आउँछ होइन उसको पनि धेरै राम्रो हुन्छ हो अब सबैले मान्छ पनि होइन तर अब श्री श्री रविशङ्करजीको चाहिँ अब एडभर्टाइजहरू आउँछ टिभीमा तर जति रामदेव बाबाको आउँछ त्यत्ति चाहिँ आउँदैन रामदेव बाबाको पनि अहिले त खोइ त्यत्ति छ जस्तो त लाग्दैन तर पनि अब राम्रो हो होइन रामदेव बाबाको पनि आउँछ र श्री रविशङ्करजीको पनि आउँछ त्यस्तो छैन तर धेरै राम्रो हुनुहुन्छ श्री श्री रविशङ्करजी हो ऊ चाहिँ जिउँदै हुनुहुन्छ हो तर गुरुदेव हो हाम्रो उसलाई चाहिँ धेरै मान्छु हो हाम्रो गाउँमा मेरो फेमिलीहरू सबैले मान्छ श्री श्री रविशङ्करजी रामदेव बाबालाई पनि हाम्रो गाउँमा धेरै मान्छेले मान्छ तर हाम्रो फेमिलीले चाहिँ जेनुनियनली मान्यो भनेको चाहिँ होइन श्री श्री रविशङ्करजीलाई नै हो हो अन्त उसले गर्दा चाहिँ अब धेरै कुरोहरू डेभलप भएको छ होइन अब धेरै कुछ सिकाउनुभएको छ गुरुदेवले म भेट्नु जानु चाहिँ धेरै इच्छा सानोदेखिको हो तर अहिलेसम्म भेट्नु जानु चाहिँ पाएको छुइनँ होइन तर वान डे आई विल मिट विथ माई अब गुरुजी होइन त्यहाँदेखिन् हामी भेट्नेछौँ अनि भेट्ने त अब छेउबाट भेट्नु त पाउँदैन होइन अन्त अब भेट्नु त पाएँ भने धेरै खुसी हुन्छु अब टाढोबाट हेर्नु पायो रियलमा हेर्नु पायो रियलटी र रियलटी र अब उयसमा धेरै फरक छ नि त होइन अन्त रियलमा चाहिँ अब धेरै हेर्नु मन छ तर सधैँ हाँसि राख्नुहुन्छ गुरुजी त्यसैले धेरै राम्रो लाग्छ हो अन्त धेरै राम्रो लाग्छ रामदेव बाबा पनि आबो राम्रो छ होइन मलाई त धेरै राम्रो लाग्छ उनीहरू सबैजना हो अन्त धेरै कुछ अब आयुर्वेदिक राम्रो हाम्रो यो दबाईहरूभन्दा चाहिँ होइन आयुर्वेदिकले गर्दा चाहिँ अब धेरै कतिवटा मान्छेहरूको अब पाँच ज्यान बाँचेको छ ग्यासको दबाईहरूले केले ग्यास पनि डेन्जर बिमारी हो होइन यिनीहरू सबैजना बाँचेको छ बहुत राम्रो भएको छ हो अनि त्यसैले गर्दा चाहिँ अब धेरै नै मान्छु म हो धेरै राम्रो लाग्छ पनि मलाई